मलाई चाहिँ अब सब्जीहरूमा चाहिँ अब बेसी जस्तै अब मलाई आलु नै मनपर्थ्यो आलु पकाउँदा कोही बेला उसिनेर कोही बेला काँचो छिलेर अनि त्यसमा धेरै मरमसला होइन प्याज अनि हरियो खोर्सानीहरू काटेर अनि प्याज खर्याएर आलु भुटेर हल्का मसला लगाएर मलाई त्यसै पनि गरम मसलाहरू मनपर्दैन अनि टमाटरहरू लगाएर प्रायः मलाई सब्जीहरूमा सुक्खै मनपर्छ मसलादार मलाई मनपर्दैन अनि त्यस्तैहरू अनि अहिले कोपी है कोपीहरू अन्त हरियोमा हरियो परियो मटर सेटीहरूदेखि लिएर ब्रकौलीहरू सबै मनपर्छ सब्जीहरूमा मलाई अब मनै नपर्ने सब्जीहरू चाहिँ अब मन पर्दापर्दै पनि खानु नहुने अब फर्सीहरू मैले त्यति खानुभएन जिउहरू चिलाउँछ इस्कुसहरू मनपर्छ सागहरू पनि कम्ती मनपर्छ हल्का डुकुहरू मनपर्छ त्यस्तै कतिवटा बिमारको कारणले अब आलुहरू पनि मैले खानुहुँदैन र पनि अब हल्कामा चाहिँ अब मन चाहिँ अत्ति मनपर्थ्यो अब अहिले चाहिँ अलिक कम्ती नै खान्छु खानापिना बसाउनु चाहिँ बनाउनु चाहिँ मलाई अब बसेरै मनपर्छ घुँडाको प्रब्लमले गर्दा उभिएर चाहिँ सक्दिनँ म बसेर खानापिना बनाउनु मलाई अल्छी चाहिँ लाग्दैन बसेर चाहिँ बनाउँछु म थुप्रै आइटमहरू पनि बनाउँछु बसेरै बनाउँछु तर म उभिएर चाहिँ सक्दिनँ दालहरूमा पनि अब मुसुरी दालहरू मनपर्छ छाँटा दाल कालो दाल तर म त्यत्ति दालहरू पनि खाँदिनँ मलाई प्रायः सुक्खै खानु मनपर्छ सब्जीहरू माछा मासु चाहिँ म केही पनि खाँदिनँ मैले सानैदेखि नखाएको हुनाले मलाई खानुमा इन्ट्रेस्ट लाग्दैन बनाउनुमा मलाई अब त्यस्तो नखाएको कुरो पनि मलाई त्यस्तो घृणा घिन लाग्दैन बनाइदिन्छु मैले जानेकोभरि मलाई खानु चाहिँ इच्छा लाग्दैन

त्यस्तै हो निरामिस खानामा त्यस्तै पापडहरू भुजियाहरू यस्तैहरू खाइन्छ सोयाबिनहरू मनपर्छ हल्का